म चाहिँ एकपल्ट चाहिँ नि सिक्किम गएको थिएँ कि सिक्किम गएको र त्यति बेलाखेरि जाँदाखेरि चाहिँ अब यहाँदेखिको चाहिँ अब बजारदेखिको गाउँदेखिको चाहिँ अब म यहाँ बजार आउनुपर्ने बजार आउँदाखेरि चाहिँ कम से कम दुई घन्टा जस्तो लागिहाल्यो र त्यहाँबाट फेरि मैले यहाँनिर सिक्किम जानुको लागि चाहिँ दार्जिलिङ सेन्डिगेटमा चाहिँ अब टिकट काट्नुपर्ने र त्यति बेलाखेरि जाँदाखेरि चाहिँ के भयो भन्दाखेरि चाहिँ अब हामी परिवार थियौँ म मेरो मिसेस छोरी छोरा पाँचजना जस्तो थियौँ हौ र त्यति बेलाखेरि चाहिँ अब मैले यहाँनिर सुना बजार सेन्डिगेटमा टिकट काटेँ टिकट काट्दाखेरि चाहिँ के गऱ्यो भन्दाखेरि चाहिँ यहाँनिर अब पुरा टाइम लाग्दोरहेछ जस्तो टिकट दिँदोरहेछ बिहान दस बजी गाडी कुनै एक बजीको टाइम हुँदोरहेछ कोही दुई बजी कोही तिन बजी र हामी चाहिँ पर्यौँ फेरि एक बजीको टाइममा पर्यौँ र यसरी जाँदै जाँदा चाहिँ हामीले यहाँदेखिको बजारदेखिको डाली डालीदेखिको घुम घुमदेखिको जोरबङ्ला जोरबङ्लादेखिको लप्चू पेसोक र यस्तो हुँदाहुँदै मलाई चाहिँ त्यो सिक्किम चाहिँ अब छुट्टै राज्य हो तरै पनि त्यहाँको चाहिँ के हो भन्दाखेरि चाहिँ मलाई त्यो टिस्टाको अब यहाँनिर अब सुमो गोल्डमा गएको र त्यो टिस्टाको प्याराप्याड प्याराप्याडको नि जुन चाहिँ एउटा बाटो च बाटो त अब कार्पेटिङहरू त एकदमै राम्रो छ तरै पनि त्यहाँको जुन चाहिँ टिस्टाको बिचमा जाँदाखेरि चाहिँ त्यहाँनिर कोसै गाडी चाहिँ त्योनिर टिस्टामा पानीमा डुबेको यता हेर्छु यतै डुबेको र त्यहाँनिर अब त्यहाँनिर कतिले मान्छेहरू एकदमै त्यो पानीमा लाचार भइरहेको ऱ्याफ्टिङबाट ऱ्याफटिङको आनन्दहरू लिइरहेको र सिक्किमको बाटो चाहिँ मलाई एकदमै त्यहाँनिर अब जाँदा जाँदा एकदमै कस्तो टाइपको चाहिँ बाटोहरू चाहिँ मलाई लाग्छ किन भन्दाखेरि मलाई एकदमै त्यहाँ चाहिँ मेरो अब बहिनी ज्वाइँ भान्जा भान्जीहरू सबैजना छ काकाको छोराहरू छोरीहरू सबैजना छ र जसले गर्दाखेरि चाहिँ म सिक्किम बेलाबखत चाहिँ जाने काम चाहिँ परिबस्छ र त्यसले गर्दाखेरि चाहिँ मलाई सिक्किमको बाटो चाहिँ एकदमै रफ भन्दा पनि अब त्यो सिक्किमको प्याराप्याड प्याराप्याड भएर एकदमै डर लाग्छ जसले गर्दा चाहिँ म सिक्किमको चाहिँ अब घरको अब बहिनीहरू बिहा भएको छ र मात्रै जानु मनलाग्छ नत्र भने चाहिँ अब सिक्किमपट्टि चाहिँ म त्यति साह्रो गाडीमा चाहिँ सफर गर्नु मनलाग्दैन किन भन्दाखेरि त्यहाँनिर गाडीहरू पनि एकदमै ज्यादा मात्रामा चाहिँ गाडीहरू एकदमै ओहोरदोहोर गर्छ फेरि त्यहाँनिर एउटा पछिको गाडीलाई गाडीले पनि अब हिर्काइदिने डरहरू एकदमै मलाई त्यही डर लाग्छ सिक्किमको किन भन्दाखेरि त्यहाँनिर कोही बेला त्यहाँनिर शक्तिमान गाडीहरू कुदिरहेको हुन्छ कोही बेला त्यहाँनिर बालुवा ल्याउने गाडीहरू कुदिरहेको हुन्छ कोही बेला त्यहाँनिर बसहरू कुदिरहेको हुन्छ अन्त त्यो कोही बेला त्यहाँनिर सानो सानो गाडीहरू पनि कुदिरहेको हुन्छ कोही मान्छे मद मदिरा गरेर पनि त्यहाँनिर गाडीहरू एकदमै ज्यादा मात्रामा कुदाइरहेको हुन्छ र त्यहाँको मलाई चाहिँ के लाग्यो भन्दाखेरि एकदमै अब के भन्नु त्यहाँ बाटोको बाटोको चाहिँ एकदमै राम्रो हो तर गाडीको आउ जाउ ज्यादा कतिजना नसालु पदार्थ खाएर गाडीहरू कुदाउनेहरू पनि ज्यादा हुन्छ र भन्नु पर्दाखेरि चाहिँ अब सिक्किमकै बाटो चाहिँ मलाई एकदमै अब मनपर्दैन जानु मन पनि अब त्यत्ति साह्रो चाहिँ मलाई लाग्दैन किन भन्दाखेरि अब त्यहाँनिरबाटै मात्रै राम्रो भएर पनि नि के गर्नु तर त्यहाँनिर त्यो टिस्टाको त्यो पानीहरू देखेर चाहिँ मलाई एकदमै डर लागेर चाहिँ आउँछ जसले गर्दा म सफर गर्नु चाहिँ एकदमै आवत जावत गर्नु चाहिँ एकदमै डर लाग्छ